हेलो अँ दोकानमा छु हौ साथी किन हौ सब्जी त अब किन तपाईँलाई दसैँको लागि ए सब्जीहरू त छ नि दामी दामी दामी सब्जी छ तपाईँले मनपर्ने मनपर्ने सब्जीहरू छ करेला लौका भिन्डी हो त्यहाँबाट यो अहिले भर्खर रायो साग पनि निक्लिएको छ फुलकोपी ब्रोकौली रायोको सागको त अब त्यो मुठा हुन्छ हो हाम्रोमा त एकदम एकदमै अर्ग्यानिक बस्तीको साग छ रायोको साग त्यो त अब पचास रुपियाँ मुठा हो कहाँ हौ ठिकै हो नि अब तल बस्तीबाट ल्याउनु पऱ्यो उठाउनु जानु पऱ्यो गाडी लाग्छ हो फेरि तल अब बस्तीमा गएर त्यहाँ खेत खेतबारी खेती गर्नेहरूलाई अब पैसा दिएर त्यो टिपाउँनु पऱ्यो मुठा बनाउँनु पऱ्यो टमाटरहरू टमाटर त अहिले महँगै छ अहिले महँगै चल्दैछ टमाटर अहिले एक सौ साठी एक सौ असी पुगेछ तपाईँ आउनुहोस् न आयो भने तपाईँलाई मिलाएर दिइहालौँ ला तपाईँको त्यहाँबाट मङ्गल ए बोच्नुको लागि ए ए बेच्नुको लागि हो ए ए म मिलाएर दिइहाल्छु नि तपाईँ नसुर्ताउनु होस् हो तपाईँ सधैँ हो मेरोबाट लाने सधैँको ग्राहक हो ग्राहकी हो तेले गर्दाखेरि तपाईँलाई म मिलाएर दिइहाल्छु महँगो नसम्झिदिनुहोस् हुन्छ टमाटर हुन्छ म मिलाइदिन्छु नि तल नासिककै छ हो यता बस्तीको टमाटर त आहिले कुहिहाल्छ हो अन्त म मिलाएर दिन्छु नि अब अरू सबैलाई मैले एक सौ साठीमा दिँदैछु तपाईँलाई अलिक कम गरेर दिउँला नि पाँच रुपियाँ कम गरौँला किनीदिनु इस्कुस त भर्खर निक्लिन्दैछ हौ इस्कुस अहिले भर्खर भर्खर निक्लिन्दैछ त्यो माथि रिसापबाट आउँदैछ इस्कुस त अलिक महँगो छ है तर यसपालि किनभने यसपालि इस्कुस असिना असिनाले चुटेर बोटै त राखेन अन्त त्यसले गर्दाखेरि इस्कुस चाहिँ महँगो झन्डै सात भन्दा अलिक महँगै छ तपाईँको सौ रुपियाँ केजी हो हुन्छ दिइहाल्छु र नि हजुर हजुर

ए हजर हजर अँ हुन्छ ल ल अन्त अरू अरू कुराहरू पनि तर आउनुहोस् न भोलि आइहाल्नुहोस् कि एकदम ताजा ताजा मैले राखेको छु भोलि आइहाल्नुहोस् तपाईँ सधैँको गा गाहकी हो तपाईँलाई म एकदम ताजा ताजा दिइहाल्छु ल भोलि आउनुहोस् न अरू अरू सब्जी पनि थुप्रो आएको छ तपाईँलाई मनपर्ने ल अँ एकदम ताजा तपाईँलाई किन मैले ढाट्नु अब तपाईँ होइन होइन होइन कहाँ हो तपाईँले मेरोमा सिलगडीको सब्जी नै पाउनु हुँदैन म त अर्ग्यानिक सब्जी बेच्छु नि हौ ल हुन्छ हुन्छ भोलि आउनुहोस् न ल म अहिले आलिकति हतार पनि छ यहाँ हाम्रो यहाँनिर दोकानमा फेरि ग्राहाक आएछ कि उसले टमाटर लने अरे कि ल अहिले राख्दैछु भोलि बिहान आउनुहोस् न ल ल राखेँ ल ल